तपाईँको दोकानबाट मैले सामान लगेको थिएँ है त्यो प्रडक्ट चाहिँ मलाई एकदमै मन परेको छैन तपाईँको त्यो न सामानको क्वालिटी राम्रो रहेछ है अब मैले बेसी युज पनि नगरिकन त्यो मैले त्यो इस्तमालमा पनि बेसी नल्याइ ल्याइकन एकदमै बिग्रिसकेको छ त्यो तपाईँको क्वालिटी एकदमै मन परेको छैन है मेरो घरमा पनि निक्कै नै रिसाइरहेको छ घरको मान्छेहरू पनि तपाईँले प्लिज नेक्स्ट टाइमदेखि सामान दिनुभयो भने सामान ल्याउनुभयो भने एकदम एकपल्ट आफै पनि जाँच गरेर ल्याउनुहोस् अनि कस्टमरलाई एकपल्ट त्यस्तो सामानहरू दिनुभन्दा अगाडि आफैले पनि एकपल्ट जाँच गरेर चाहिँ दिनुहोस्